मोटर एजेन्सीको दाजु हो दाजु सुन्नुहोस् न हि हिज मैले सात बजी गाडी बुकिङ गरेको थिएँ कि खोइ अझैसम्म पनि ड्राइभर आइपुगेकै छैन साँढे सात भइसकिसक्यो हजुर हजुर मैले त्यही त ढिलो भयो भने चाहिँ म मेरो क्यानसल गरिदिनुहोसो न त्यो बुकिङ गरेको गाडी भनेर नि किनभने मेरो एघार बजीको फ्लाइट छ कि हजुर हुन्छ हुन्छ ए क्यान्सल गरिदिनुहोस् हुन्छ अझैसम्म पनि ड्राइभरै आइपुगेन हौ